खेलकुदले मानिसका लागि शारीरिक कसरत स्वास्थ्य मानसिक सन्तुलन समय कटनी आदि गरेर तनाब राहत र रमाइलो गर्ने अवसर प्रदान गर्छन्